अहिलेघडी त सबै अनलाइनको चलिरहेको छ अन्त यो यसमा चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि चाहिँ डान्सहरू चाहिँ हामी अनलाइनै सिक्छौँ म मै पनि डान्स भिडियोजहरू फर्स्ट अनलाइनमा हेर्छु पहिला अनलाइनमा हेर्छु युट्युबतिर हेर्छु त्यहाँ पी त्यहाँदेखि पछि मात्रै म नानीहरूलाई सिकाउँछु तर अब नानीहरूलाई सिकाउनु भन्दाखेरि नानीहरूलाई त इजी अब सजिलो नै सिकाउनुपर्छ अनि म आफ्नै पनि अन्त त्यस्तो गर्नु पर्छ तर अब अहिलेघडीमा चाहिँ सबैभन्दा ज्यादा अनलाइनको चाहिँ घरमा आमा बाबा आमा बोजूहरूलाई बोजूहरूको धेरै बोजूहरूले धेरै चलाइरहेको हुन्छ र बोजूहरूले अनलाइनबाट जुम्बा डान्सहरू सिकेर उनीहरूको फिटनेसको लागि डान्सहरू गरिरहेको हुनुहुन्छ अन्त त्यो जुन चाहिँ त्यो भिडियोजहरू अपलोड गरेको हुन्छ अनलाइनमा त्योहरू हेर्दै तिनीहरू डान्स गर्दे गरेको हुन्छन्